हाम्रो त यो टी गार्डन हो अब हामी त अहिले हिउँदोमा त यसो साग सब्जी अलि अलि नि लगाउँछौँ होइन रायो साग हुन्छ आलुहरू लगाउँछौँ प्याजहरू लगाउँछौँ त्यही नि बर्खा लाग्यो पछि त त्योहरू हुँदैन फुलहरू सार फुलहरू त भर्खा झरीमै सार्छौँ हो रायो साग हुन्छ आलु आलु हुन्छ हाम्रो यहाँ यो त गर्मी गरम चढे पछि त साह्रै गरम महिनाको जगा हो नि त पुरा गरम हुन्छ अन्त त्यहाँदेखि चाहिँ बर्खा झरीमा अब चियाको गाजहरू सार्छ बिजन भनेको त्यो चियाको गाजलाई बिजन भन्छ रोप्छ होइन त्यो रोप्दा खाल्टा खनेर फेरि रोप्छ त्यहाँदेखि पानी हाल्छ मल हाल्छ